हेलो तपाईँकोमा मैले सुनेको तपाईँ तपाईँको रेस्टुरेन्टमा एकदम मिठो मिठो खाना पाउँछ अरे तातो तातो पाउँछ अरे अनि एकदम तपाईँको यो होटेल पनि निकै राम्रो चलेको पनि छ अरे र एकदम यहाँनिर चाहिँ तपाईँको यो खाना मिठो भएकोले गर्दा निकै प्रचलित छ भनेर यहाँ मैले सुनेको थिएँ र आज मेरो घरमा मेरो मेरो नातिनीको एउटा बर्थडे सेलिब्रेट म गरिरहेको छु र मेरो अलिक मेरो घरमा अलिकति यहाँनिर पाहुनाहरू र मेरो आफन्तहरू आउनुभएको छ र उहाँलाई के अब खानाको लागि नै खानाको लागि उहाँले अब खाना खान्छु भन्दैछ र तपाईँको रेस्टुरेन्टमा एकदम राम्रो छ भनेर उ हाँहरू पनि एकदम खानाको मो मोज मजा लिन्छु भनरे त्यहाँदेखि तपाईँलाई नै तपाईँकोमा रेस्टुरेन्टमा खाना खान्छु भनेर मलाई भनिरहेको छ र हुनु त अब खानामा त विशेष त अब कतिजना हाम्रो यहाँनिर यहाँ हाम्रो बुढापाकाहरू छ बुढापाकाले कतिवटा रोटीहरू खानु हुन्छ यङ जेनेरेसनहरूले भातहरू खानु खान्छ र तपाईँले राम्रोसँगले अनि राम्रोसँगले तपाईँले रोटीहरू अलिक ताजा ताजा बनाएर पठाइदिनुहोस् सँगै अनि फ्राई राइस पनि पठाइदिनुहोस् अनि भय़ो भने साथमा भयो भने तपाईँले सब्जीको पकाइ पठाइदिनुहोस् अनि मासुमा तपाईँले एउटा चिकनको मासुहरू चिकन मासु या कुनै सब्जी भेज आइटमहरू छ भने तपाईँले पठाइदिनुहोस् अनि तपाईँको तपाईँले अरू के आइटमहरू अचार सचार अलिकति भेराइटी केही गर्नुहुन्छ भने त्यो पनि तपाईँले पठाइदिनुहोस् र हामीले हामीले सम्झिएको छ तपाईँले एकदम राम्रो एकदम एकदम मिठो तपाईँले पठाइदिनुहुन्छ र एकपल्ट हामी तपाईँको खाना खाएर खानाको स्वाद एकदम लिने भएको छ मेरो सबै मेरा परिवारले नै सायद तपाईँको यो खानाले हामी मन्त्रमुग्ध हुन्छौ होला भनेर हामीले सोचेको छु र हामी अब तपाईँको खानामा परिश्रम गरेर गर्छु या अहिले हामी सबैजना हामी नाचगान गरिरहेका छौ र अब तपाईँको जुन चाहिँ खाना छ खाना तपाईँको सायद कति एक डेढ घन्टा मा त आइपुग्नु सक्छ सक्नुहुन्छ होला र हामी तपाईँलाई पर्खिरहेका छौँ र त्यस त्यस त्यो खाना आउनु भन्दा अगाडि हामी यहाँनिर के मौज मजाहरू गरिरहनेछौँ र सायद अब तपाईँको जुन खाना आएपछि एकदम गरम गरमै होस् जसमा कि या अलिकति मौसम पनि ठिक छैन पानी परेकोले गर्दाखेरि अलिकति ठन्डा ठन्डा चिसो चिसो भएको छ र र मेरो परिवारले पनि अलिक तातो तातो खुवीउने भनिरहेको छ मलाई आशा लाग्छ कि तपाईँले एकदम गरम गरम पठाइ दिएर नै हाम्रो यहाँनिर खानाको मन्त्रमुग्ध भएको र तपाईँले एकदम मजाले स्वाद स्वादिष्ट बनाइदिनुहुन्छ होला भने सोचेको छु अनि तपाईँले हामीलाई मेरो परिवारलाई सबैलाई तपाईँले तपाईँको खाना मुताबिक तपाईँले एकदम मनपसन्द गरिदिनु भयो भने फेरि तपाईँलाई नै अर्डर दिने दिने पनि हामीले यहाँनिर निर्णय लिएको छौँ र अब हामी तपाईँको हामी खानामै प्रतीक्षा गरिरहेको छौँ र त्यस प्रतीक्षोको बिचमा चाहिँ हामी अब के हामी यहाँ मेरो आफन्तहरूले मेरो परिवारहरूले के एउटा नाच गानहरू गरिरहेको छौँ र तपाईँको जुन चाहिँ खाना कति बेला सायद एक एक घन्टामा हुने हो कि डेढ घन्टामा हुने हो त्यसको सूचना त हामीले पाउँछु होला र तपाईँको फोन नम्बर त छँदै छ र मेरो पनि नम् मेरो पनि नम्बर छ तपाईँकोमा र तपाईँले हुने भएपछि हामीलाई यसो म्यासेज म्यासेज भए पनि या कुनै कल गरेर गरिदिनुहोस् किनकि अब यहाँ अब हाम्रो यहाँ परिवार नाच्दा नाच्दा निकै थाकि नि सकिरहेको छ र अब अलिक खाना खानुपर्छ होला भनेर तपाईँको जुन स्वादिष्ठ भोजनको लागि नै पर्खिरहेको छ